अब हाम्रो ठाउँतिर चाहिँ यतातिर चाहिँ म बङ्गाली बिहारी मधेसी मद्रासहरू मुसलमानहरू सबै जात बस्छ तर ए उनीहरू सबैजना नेपाली हामी जस्तै बोल्छ अब उनीहरूको नानीहरू पनि यतातिर ठुल्ठुलो स्कुलहरू छ त्यतातिर पढेर सबैजना हामी जस्तै नेपाली बोल्छ